मसँग सत्य घटनामा आधारित पुस्तकहरू जगदिश घिमिरेको अन्तरमनको यात्रा भगिरथ रावतको बास सल्किरहेछ झमक घिमिरेको जीवन काँढा कि फुल आदि छन् यो किताब मन पर्नका कारण चाहिँ उनमा भिन्न क्षमता भएको मानिसले आफूले आफूलाई चिनाउन साथै आफ्नो परिचय दिनका निम्ति खुट्टाले आफ्नो जीवन कथा लेखेर प्रसिद्धि कमाएका छन् शरीरका सम्पूर्ण अङ्गले साथ नदिए तापनि आफ्नो इच्छा शक्तिका कारणले जीवन सङ्घर्ष विश्वसामु राख्न सफल भए उनले गरेको सङ्घर्षबाट मानिसलाई प्रेरणा प्राप्त हुँदछ र म आफै पनि प्रेरित भएका कारण म तिनीहरूलाई रोचक पाउँछु